मैले मिसो एपबाट एउटा कालो रङको ट्र्याक अर्डर गरेको थिएँ र यसको डेलिभरी दस दिनमा भएको छ यो ट्र्याक फिटिङमा पनि एकदम अनकम्फर्टेबल प्लस यसको फ्याब्रिक पनि राम्रो छैन पहिला पहिला पनि मैले यो एपबाट कति सामानहरू अर्डर गरेको थिएँ तर यसपालि चाहिँ यो सामान एकदम नराम्रो आएको छ मैले यसको रिभ्युहरू राम्रो राम्रो देखेर मैले यसलाई अर्डर गरेको थिएँ यहाँ यो ट्र्याकको दाम दुई हजार थियो र मैले त्यहाँनेरि एक हजारमा देखेर मैले यसलाई अर्डर गरेको थिएँ तर यो ट्र्याक एकदम खराब छ म खुसी छुइनँ मैले यसको रिटर्न पोलिसीहरू पनि पुरा चेकहरू गरे तर रिटर्न भएको छैन यो ट्र्याक एकदम व्यर्थ छ तपाईँहरू पनि नकिन्नु होस् म यही भन्न चाहन्छु